पिक्चर त हामी हेर्छु सिलगढीहरू पनि छ पुरै छ सिलगोगढीतिर त हलहरू छ हाम्रो यहाँ खरसाङमा त एउटै छ गिद्दे मा छ अन्त आलिक कोही कोही बेला जान्छु साह्रै ठुलो पनि छैन अन्त त्यो ठुलो महलहरू जस्तो पनि छैन सानो नै छ मान्छे पनि कम्ती नै जान्छ हामी कोही कोही बेला जान्छु पिक्चरहरू त हेर्छु हाम्रो यहाँ खरसाङमा त त्यति साह्रो छैन एउटै छ हल छ त्यो पनि टाढो छ प्रब्लमै छ हलहरूको पनि अन्त सिलगढीमा चाहिँ गयो भने पुरै छ सिटी सेन्टर भयो जहाँ पनि भयो जहाँ पनि छ हलहरू यहाँ खरसाङमा त त्यस्तो सुविस्ता छैन गयो भने पनि गाडी भाडा पुरा लाग्छ त्यस्तो छ अन्त त्यही हो अरू हेर्नु जान्छु पिक्चर मन पर्छ हामीलाई पिक्चर नपर्ने को हो र सबैजनालाई मन पर्छ मलाई पनि मन पर्छ अन्त जाँदा ओर्दा पनि ढिलो हुन्छ कोही बेला त गिद्देमा टिकटहरू पनि उयो पाउँदैन त्यस्तो छ प्रब्लमै छ अन्त हेर्नु त जान्छु पिक्चर त हेर्छु हामी यति नै हो